दार्जिलिङ क्षेत्रमा मनाइने मुख्य चाँड पर्वहरूमा दसैँ तिहार माघे सङ्क्रान्ति आदि पर्दछ र यस बाहेक स्वतन्त्रता दिवस पनि दार्जिलिङ जिल्लामा भव्य रूपमा मनाइने गर्दछ दसैँ तिहार माघे सङ्क्रान्ति आदिको सांस्कृतिक महत्व रहेको हुन्छ र यी चाँड पर्वहरूले हाम्रो जीवनमा धेरै खुसी ल्याउँदछ र खासै गरी तिहारमा भैलो खेल्ने गरिन्छ र यी चाँड पर्वहरूमा हाम्रो जातीय खानाहरू पनि बनाउने गरिन्छ